हेलो नवराज भाइ मैले गाडी भनेको थिएँ हिजो अनि गाडी मैले आठ बजी भनेको थिएँ है साढे आठ भइसकेछ खोइ ढिलो भयो त मलाई छिट्टो गरेर जानुपर्ने थियो अनि तपाईँले गाडी त साह्रै ढिलो गर्नुभयो छिटो आउनुहोस् नभएदेखि तुरुन्तै म अर्को गाडी मगाएर जानुपर्छ होला जस्तो छ ल धन्यवाद